हेलो यो शेर्पा चिकन सप हो ए हजुर म यता गेलबाट बोलेको हो हजुर मलाई नि तपाईँको दोकानमा कस्तो कस्तो खालको किसिमको चिकनहरू पाइन्छ होला कुखुराहरू हजुर ब्रोइलर पनि पाइन्छ है ए सुन्नु नि तपाईँले त्यो लोकल कुखुराको रेट चाहिँ कति राख्नु भएको छ सात सय रुपियाँ कोइलर अनि ब्रोइलर चाहिँ ए सुन्नु नि मलाई लोकल कुखुरा चाहिएको थियो हौ पर्सी मलाई तिस केजी जस्तो चाहिएको थियो त्यो तिस केजी तिस केजीसम्म तपाईँले पर्सीसम्म उयो मिलाउनु सक्नुहुन्छ हजुर ए होइन नि आउँछु कि किनभने मेरो साथीको बिहे छ नि त पर्सी अनि त्यसमा लोकल कुखुराहरू नै खानेहरू यस्तो व्यवस्थाहरू मान्छे उयो गरिएको छ अनि किनभने पोल्ट्रीहरू त पोल्ट्रीहरू त सबै जग्गा खाइन्छ त्यही भएर चाहिँ अब यसपालि चाहिँ लोकल खालको उयो गरुम् न भन्ने कुरा भएर चाहिँ के भन्छ तपाईँले घरसम्म पुऱ्याउने व्यवस्था पनि गर्नु भएको होला है ए सुन्नु नि कस्तो खाल्को उयोहरू छ र तपाईँले काटेर दिनुहुन्छ कि डल्लै डल्लै बेच्नुहुन्छ मलाई बिस के तिस केजी चिकन चाहिँ काटेरै चाहिएको थियो नि त कि तपाईँले त्यो उयो गर्नु सक्नुहुन्छ काटेर हजुर त्यही त अलिकति यहाँको अलिक उयोहरू पनि चिसो चिसो मौसममा चाहिँ यसो लोकल कुखुराको मासुहरू चाहिँ यसो खानु राम्रो हो भनेर नि हजुर होइन तिस केजी नै मलाई काटेर दिनुपर्ने तिस केजी चाहिएको छ ए सुन्नु नि अन्त तपाईँको दोकान त गेल यस्तो चियाकमानभन्दा तल गेल बजारमा है त्यसो भए मेरो नि गेल बजारदेखिको अलिकति माथिको घर छ कि थापा निवास भन्ने थापा निवास भन्ने हजुर त्यो थापा निवासमा चाहिँ पर्सीसम्ममा चाहिँ तपाईँले त्यो उयोहरू ल्याइदिनुहोस् न एडभान्स पनि तपाईँलाई अनलाइन नै गर्छु नि पेमेन्टहरू हजुर स्क्यानर पठाइदिनुहोस् न है है त त्यसो भए के उयो हुन्छ मलाई भन्नुहोस् न ल केही अप्ठ्यारो पऱ्यो भने एड्रेसको बारेमा ए हुन्छ ल धन्यवाद